स्थानीय भाषामा समाचार च्यानलहरू त छन् जस्तै भनौँ लोकल च्यानल हिमालय च्यानल अनि आकाशवाणी रेडियो आकाशवाणी रेडियोमा सधैँ नै समाचारहरू त आउने गर्छन् प्रायले सुन्छन् पनि रेडियोमा तर प्राय जसोले यहाँ हिन्दी भाषाबाटै समाचारहरू सुन्न बढी रुचाउछन्